अब यसरी मनाउँदा त जन्मदिनै प्रायै घरमा सबै घरमै मनाइन्छ हाम्रो घरमा पनि यसरी बर्थडेहरू सेलिब्रेट गर्छ है मम्मीको पापाको नानीको अन्त हामी सबैजना फ्यामेली गेट टुगेदर भएर त्यही इन्जोयमेन्टहरू गर्छ